हेलो नानी तिमी स्कुल अस्तिदेखि किन आएको छैनौ एब्सेन्ट एब्सेन्ट छौ ए अन्त फेरि एप्लिकेसनहरू पनि लेखेर बुझएनौ तिमीले हाम्रो स पढाइहरू सबै ग्याप भइसक्यो अन्त फेरि नोट्सहरू पनि सबै लेखाइसक्यो अहिलेसम्म अन्त एप्लिकेसन पनि बुझाएको छैनौ बुझाउनु पर्छ नि अनि हुन्छ हुन्छ तर एप्लिकेसन चाहिँ लेखेर पठाउनुपर्छ अन्त आमैहरूलाई पनि ध्यान राख्नु अन्त फेरि स्कुल चाहिँ कहिले आउँछौ ए हुन्छ हुन्छ अनि फेरि साथीहरूलाई सोधेर नोट्सहरू पनि माग्नु अन्त फेरि सरहरूलाई सोध्नु के के प्रोजेक्टहरू पनि दिनुभएको छ कि अन्त फेरि पढाइहरू पनि हुँदैछ पुरा अन्त फेरि पढाइहरू मिस हुन्छ इक्जामहरू पनि आउनु आँट्यो पढदैछौ घरमा

ए ओके ओके इक्जाम फरवरी चारदेखि हो प्रिपेर चाहिँ भइराख्नु पढाइ चाहिँ हजुर फरवरी हजुर ए हजुर हजुर ए नम्बर ठिकै छ घरमा अनि कोही हुनुहुँदैन ए ए हजुर हजुर हुन्छ हुन्छ त्यसो भए इक्जाम तिम्रो मात्रै अरू पछि हुन्छ अरूको चाहिँ चार तारिकै हो पढ्नु घरमा मज्जाले अहँ हुँदैन के पनि हुँदैन कि त्यस्तो पढ्नु चाहिँ बस्नु यहाँ चाहिँ पढ्छ हुन्छ हुन्छ साथीहरूसँग कन्सल्ट गर्नु अलिकति प्रोजेक्टहरूको लागि हुन्छ हुन्छ हुन्छ